सुन्दै छु त हजुर म सब्जी दोकानबाट बोलेको त अब अहिलेको त हिसाबले भाइ आलु त त्यही हो अब आलु त दुई तिन क्वालिटीको पाइन्छ अब एउटा चाहिँ मेरोमा अठार रुपे किलोमा छ एउटा चाहिँ बिस रुपे केजीमा छ भाइ एउटा चाहिँ बाइस रुपे केजीमा छ है भाइ एउटा हेरी हेरी छ आलुको दाम पनि त्यो रायो सागहरू छ भाइ अहिले बर्खाको तर त्यसमा चाहिँ अलिकति पैसा बेसी नै छ हिउँदोको भन्दा बेसी किनभने अब अहिले बर्खामा साह्रै छ भाइ अब त्यसलाई उमार्नु के गर्नु है त्यसैले गर्दा चाहिँ अहिले सा रायो साग चाहिँ हाम्रोमा चालिस रुपे बिटामा पाइन्छ भाइ हजुर भाइ महँगो छ नि भाइ अहिले त बर्खे झरी भएर होला त्यो भएर महँगो छ भाइ अरू चाहिँ भाइ यहाँ टोमेटो अहिले टोमेटो छ भाइ अहिले टोमेटोको भाउ चाहिँ निकै घटेको छ अब पहिलाको हेरी पहिला चाहिँ अब त्यो दोकानमा राखिनँ भाइ त्यो टमाटरको दाम बेसी भएर अहिले टोमेटो चाहिँ अब तिस रुपे केजीले गर्दा होला टमाटर चाहिँ अहिले पाइन्छ भाइ अहिले प्याजको दाम चाहिँ के छ भने एउटै रेट छ भाइ प्याजको दाम चाहिँ अहिले चालिस रुपे छ अहिले चालिस रुपे केजीमा बेच्दै छु भाइ अरू त्यही भयो भाइ त्यो अब त्यो भिन्डीहरू छ त्यो पोटलहरू भयो भाइ हो अब मुलाहरू पाइन्छ अहिले मुलाको त अहिले सिजन भएर होला भाइ मुलाहरू पाइन्छ त्यति हो भाइ अब सब्जी त बेसी मात्रमा त राख्दिनँ म पनि ए हुन्छ हुन्छ भाइ आउनु नि भाइ आउँदा हुन्छ नि